ए भन्नुहोस् न ए म घरमै छु त तपाईँ के चाहिँ हो हजुर हजुर

ए कति तारिक पर्यो हौ ए अनि आइतबार यही आइतबार कि अर्को आइतबार हौ ए अनि को छ हौ बुढोपाकाहरू यसो

हजुर हजुर केही ल्याउनु पर्दैन होला हजुर ए कति बजीतिर आउनु होला बिहान

ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ